बलिहुड टलिहुड है भारतमा फेसन ट्रेन्डले चैँ प्रभावित पारेकै छ किनभन्देखिलाई अहिले हामीले है यो भन्दा धेरै बर्ष अगाडि लगाउने लुगा हामीलाई नै अब अचम्म लाग्छ कि त्यतिबेला हामीले लउ लुगा कस्तो तर् तरिकाको लगाउने गर्थ्यौँ र अहिलेको हाम्रो आउने न्यु जेनेरेसनलाई हेर्दाखेरि नै हामीलाई त्यसले असर पारेको जस्तै लाग्छ किनभनेदेखिलाई अहिले नानी अहिलेको नानीहरूले लगाउने लुगा चाहिँ टक्कै फ्लिममा एउटा हिरो हिरोइनहरूले लगाउने ए लुगा नै लाएर हिँडेको प्रायले नै लगाएर हिँडेको देख्छु र यसले चाहिँ हाम्रो भारत यो गाउँ ठाउँदेखिको लिएर सबै भारतभरि नै यसलाई असर गरेको प्रभावित पारेकै देख्छु र एउटा हामीले है यो फ्लिममा खेल्ने एउटा है हिरो मैले एउटा मनपराउने हिरो चाहिँ मेरो एउटा सलमान खान है साउथबाट प्रभास है बलिहुड र मेरो एउटा फ्लिम सलमान खानको फ्लिम चाहिँ मेरो एउटा तेरे नाम है एउटा मैले मन पराउने एउटा फ्लिम हो र प्रभास एउटा साउथको फ्लिम चाहिँ मेरो बाहुबली है बाहुबली प्रभास है उहाँको चाहिँ एउटा मेरो बाहुबली हो र अहिले हाम्रो यो यो पिक्चरहरूमा हामीले हेरेर है एउटा मैले एउटा सोकिङ गरेको चाहिँ एउटा सिक्सप्याक है एउटा हेयर हेयर स्टाइल है जसमा कि अब सलमान खानले एउटा बनाएको थियो तेरे नाममा है त्यो कपाल एउटा मलाई पनि बनाउने एउटा इच्छुक थिए है इच्छुक पनि छु